खेलकुदले चाहिँ गाउँले मानिसहरूको जीवनमा चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका निभाएको छ है जस्तो जसरी गाउँले गाउँले मानिसहरू होइन आफ्नो जीविका चलाउनको लागि दुई वक्तको रोटीको लागि पनि दिनभरि नै कामै गरिरहनुपर्छ है बारीतिर खटिएर सागसब्जी रोपेर आफै आफै साग सब्जीहरू उगाएर खानुपर्छ है र गाउँले मानिसहरूको जीवन चाहिँ एकदम का काममा नै निर्भर हुन्छ क्या अन्त काम काममा नै निर्भर भएको कारणले गर्दा उनीहरूको लागि केही एन्टरटेनमेन्टहरू हुँदैन है अब बोडी रिलेक्स गर्ने केही केही कुराहरू हुँदैन र त्यसै त्यसै कारणले गर्दामा पनि गाउँले मानिसहरूको लागि चाहिँ खेलकुद चाहिँ एकदमै महत्त्वपूर्ण निभाइरहेको छ है अन्त एउटा क्लबले एउटा फुटबल राखिदियो भने होइन त्यो फुटबलद्वारा धेरै मानिसहरू हेर्नु जान्छ उनीहरू हेर्नु जाँदा उनीहरू एन्टरटेनमेन्ट हुन्छ है खेलकुदद्वारा गाउँले मानिसहरू एन्टरटेनमेन्ट पनि हुनेगर्छ र साथसाथै उनीहरू उनीहरूले त्यो दिनभरि गरेको कामदेखिको एकछिन भए पनि त्यो फुटबल हेर्दा एउटा रिलेक्स बोडीलाई एउ एउटा रिलेक्स फिल हुन्छ है उनीहरूको त्यो गलिसकेको थाकिसकेको जिउहरू र दिनभरि काम गरेकोले त्यो थाकिसकेको दिमागहरू पनि एकदमै रिलेक्स हुन्छ र गाउँले मानिसहरू उनीहरू पनि त्यो त्यो खेलकुदमा भाग लिँदा है उनीहरूको शरीरलाई पनि एउटा ठुलो भूमिका भूमिका छ है शरीरलाई राम्रो बनाउनमा पनि खेलकुदको र उनीहरूको शरीर शरीरहरू पनि एकदमै राम्रो फाइदा राम्रो फाइदा दिइरहेको हुन्छ है खेलकुदले र त्यो गाउँले मानिसहरू काममा नै दिनभरि खटेको मानिसहरूलाई एकछिन भए पनि रिलेक्स फिल गराउने त्यो हेर्दाको त्यो जोसहरू हेर्नुमा त्यो जोसहरू र एउटा टिमलाई सपोर्ट गर्दा त्यो निस्किएको त्यो जोस जाँगरहरूले नै धेरै हेल्प पुऱ्याइरहेको हुन्छ त्यो ग त्यो गलिसकेको मानिसलाई एकछिन भए पनि त्यो थाकिसकेको मानिसलाई एउटा जोस जाँगर दिलाउनुमा र उसको बोडी माइन्ड रिलेक्स गराउनुमा चाहिँ ठुलो महत्त्वपूर्ण भूमिका खेलकुदले निभाएको छ र म मेरो लगायतले यो भन्छु कि खेलकुद चाहिँ एकदमै इम्पोर्टेन्ट नै छ गाउँले मानिसहरूको लागि पनि